दार्जिलिङ जिल्लामा अब मान्छेहरूले पहिला पहिलाको टाइममा चिया बगानतिर मात्रै धेरै धेरै प्रायः जसो काम गर्ने अन्त इन्डियन आर्मीतिर अब ठुल्ठुलो पोस्टतिर भने थिएन अब अहिलेको समयमा हेर्यौँ भने अब मान्छेहरू कन्ट्र्याक्टहरू गर्छ रोडको होइन अब कुनै पहिरोको अथवा बिल्डिङ्स के के बनिन्छ त्योहरूकै लागि कन्ट्रयाक्ट गर्छ होइन कसैले अब गवर्मेन्ट जबतिर अप्लाई गर्छ अब आजभोलि जस्तै अब एसडियो बिडियोहरू पनि भएको छ ठुल्ठुलो पोस्टतिर पनि छ लेफ्टेनेन्ट कर्नेलहरूको होइन अब यो सबै प्रकारको पेसाहरलाई नै अब जिल्लाको केही अर्थतन्त्र र जीवनशैलीमा यसरी नै योगदान पुगेको छ जसरी अब मानिसले त्यस्तो प्रकारको व्यवसायहरू गरेर बिजनेसहरू गरेर मान्छेले कमाइराखेको छ मान्छेले अब दोकानदारी चलाइरहेको छ यही सबै कुराहरूले नै अब तपाईँको अब दार्जिलिङ जिल्लामा मानिसहरूले अबपछि लाग्ने पेसाहरू योहरू हो भनौँ न